र मैले लेख्न मनपराउने विषय चाहिँ मुख्य विषय चाहिँ मेरो नेपाली नै हो र म नेपाली विषयमा लेख्दाखेरि चाहिँ आफ्नो समाजमा र आफ्नो समाजमा घटिरहेको घटना आफ्नो समाजमा भइरहेको भेदभाव

ठुला सानाले अब कस्तो इज्जत एकाअर्कालाई गरेको हुनुपर्छ र कसलाई कत्तिको मान्यता दिनुपर्छ यो सब हाम्रो समाजमा डे डेली घटिरहने हाम्रो जुन चाहिँ घटनाहरू छ यो घटनाहरूलाई लिएर चाहिँ म आफ्नो सामाजिक विषयहरूलाई नै मुख्य नजर गरेर चाहिँ म नेपाली विषयमै यस विषयमा चाहिँ लेख्ने गर्छु